चलचित्रमा भन्नु पर्दा चाहिँ अब उयो यसमा मलाई कलर्सबाट यो के हरे कुण्डली भाग्य कुमकुम भाग्यहरू मनपर्छ त्यो जुन चाहिँ कुण्डली भाग्यमा चाहिँ अब त्यो करण भएर खेलेको छ करण अनि त्यो प्रिता भएर खेलेको छ त्यो एउटा हिरो हिरोइन मेन रोल को हिरो हिरोइन प्रिता र करणको उयो चाहिँ एकदमै रोल चाहिँ एकदमै मनपर्छ प्रिताले धेरैवटा कतिवटा चलचित्रमा त्यही हो अब जुन चाहिँ अब यस्तो हुन्छ भनेर देखाउँछ है अब त्यो चलचित्रमा चाहिँ अब कतिवटा मनपर्ने कुरोहरू हुन्छ प्रिताले खेलेको रोल चाहिँ मलाई एकदमै राम्रो लाग्छ प्रिता र त्यसको परिवारै छ मतलब त्यो रोलमा त्यो सिरियलमा त्यो परिवारको उएस रोलहरू मलाई मनपर्छ